कालिम्पोङ जिल्लामा उपलब्ध स्थानीय आवासका विकल्पहरू धेरै छन् जस्तै हरेक एउटा घरमा नभने पनि धेरै प्राय मान्छेहरूको घरमा विभिन्न प्रकारको मान्छेहरू राखेर भाडामा पैसा लिने गर्छन् त्यस्तै होमस्टेहरू पनि कालिम्पोङमा धेरै छन् अनि होमस्टेमा धेरै टाढाबाट मानिसहरू कालिम्पोङ अथवा माथि हिल्सहरू घुम्न आउँदाखेरि त्यहीँ बसोबासो गर्ने गर्छन् पैसा तिरेर अथवा सानो घरको अथवा शिक्षाका लागि पनि हाम्रा साथीहरू गाउँ बस्तीबाट आएर कालिम्पोङमा बस्ने गर्छन् त्यसका लागि भाडा कति लिन्छ अथवा त्यसको भाडा मानिसका लागि पर्याप्त कति हुन्छ भन्दाखेरि हजारदेखिको पन्ध्र सौ पन्ध्र सौ सानो रूम छ भने पन्ध्र सौ अथवा ठुलो ठु लो रुम छ भने दुई हजार तिन हजारहरू पनि लिने गर्छन् जब शिक्षाका लागि विद्यार्थीहरूका लागि नै धेरै कम नै हुने गर्छन् तर टुरिस्टहरूका लागि ज भ्रमण गर्न आएका हुन्छन् उनीहरूका लागि अलि धेरै नै हुन्छ किनभने उनीहरू भ्रमण गर्नका साथै त्यहाँ धेरै दिन बसेर जान्छन् दुई दिन तिन दिन अथवा पानीको खर्च पनि त्यहाँ लाग्ने गर्छ यी सबै हेर्दाखेरि चाहिँ कालिम्पोङ जिल्लामा चाहिँ स्थानीय आवासका विकल्पहरू धेरै छन् भन्ने बुझिन्छ